हाम्रोतिर चाहिँ अब ट्रेन चाहिँ छैन ट्रेन नहुँदा चाहिँ हामी बसतिर अब सिलगडीतिर जाँदा दार्जिलिङतिर जाँदा बसमा जान्छौँ अन्त हामी अब सानो गाडीमा जाँदा चाहिँ बुलेरोतिर पनि चढेर जान्छौँ अब यतातिर त सबैजनाको स्कुटर मोटरबाइकहरू छ घर घरमै अब उनीहरू त उस त्यसमै चढेर जान्छ अब हामी त भेनहरूतिर पनि चढेर जान्छौँ